मलाई चाहिँ ठण्डा मौसम मन पर्छ होइन ठण्डामा चाहिँ अब सुक्खा दिनहरू नि सुक्खा हुन्छ राम्रो हुन्छ जाडोको मौसममा अब यता उता घुम्नु जाँदा पनि तातो तातो लुगा लगाएर टाढो टाढो घुम्नु जानु मजा आउँछ अब ठण्डाको मौसम हुँदाखेरि चाहिँ अब त्यतिबेला सागसब्जीहरू पनि राम्रो हुन्छ हरियोपरियो सब्जीहरू खेती खेतीबालीमा राम्रो हुन्छ